मेरो परिवारमा चाहिँ म मेरो सासु आमा हुनु हुन्छ र मेरो हसबेन्ड हुनु हुन्छ र हामी चाहिँ जीवनयापनको लागि यही खेतीपाती गर्ने गर्दछौँ र मेरो दुइजना छोरीहरू मध्ये एकजना चाहिँ पढिसकेको छ कलेज पढिसकेको छ र अर्को चाहिँ कलेज पढ्दैछ र मेरो परिवार एकदम सुखी सानो अनि सुखी परिवार छौँ हामी अनि साथीहरूको बारेमा भन्नु पर्दा चाहिँ कोही साथीहरू साथीहरू त धेरै छन् तर मसँग बेसी मिल्ने भनेको दुइजना यही छिमेकी मेरो गाउँमा बिहा भएको साथीहरू छन् मन उनीहरूको नाम चाहिँ मन्जु र इन्दिरा हो र उनीहरू पनि आफ्नो यसरी नै खेतीपाती गरेरै जीवनयापन गर्ने गर्दछन् र अरू साथीहरू स्कुलमा भएका पहिला पहिलाका साथीहरू उनीहरू त कतिजना पढेर डाक्टर भएका छन् कति इन्जिनियर भएका छन् कति टिचर भएका छन् र उनीहरूलाई पनि कोही कोही बेला यसो बाटोमा भेट्दाखेरि हाई हेलो भनेर बोल्ने गर्दछु तर बेसी क्लोजमा चाहिँ मन्जु र इन्दिरा नै छन् र उनीहरूसँग चाहिँ मेरो हाम्रो परिवारको सम्बन्ध एकदम राम्रो छ